म मेरो खुला समयमा चाहिँ मनोरञ्जन गर्छु टिभी हेर्छु टिभी हेरिसके पछि फोन हेर्छु फोनमा राम्रो राम्रो कुरा हेर्छु फेस बुक हेर्छु फेसबुकमा केही कुरा राम्रो हेर्छु अनि म थिएटर खोल्छु थिएटर खोलेर डान्सहरू गर्छु मनोरञ्जन गर्छु मलाई यस्तै कुराहरू मन पर्छ मनोरञ्जन मा अनि मनोरञ्जन मनोरञ्जन मेरो यही हो अनि मलाई यस्तै म यस्तै मन पर्छ टिभी हेर्छु टिभीमा राम्रो राम्रो कुरा हेर्छु न्युजहरू हेर्छु फोनमा फोन पनि हेर्छु फोनमाम न्युजहरू हेर्छु फेसबुकहरू हेर्छु म यस्तै पाराले मनोरञ्जनहरू गर्छु